मेरो गाउँमा मानिसहरूले आफ्नो बच्चाहरूलाई पोलियोबाट जोगाउनु लागि नजिकैको सब सेन्टरमा लाने गर्छ अनि टिका लाउने गर्छ जब बच्चा जन्मिन्छ तब सब सेन्टरबट या अस्पतालबाट बच्चा जन्मिएपछि बच्चाको कार्ड दिएको नै हुन्छ सबै आमाहरूलाई अनि त्यहाँ टिकाकरणको तारिखहरू पनि लेखेकै हुन्छ अनि यसरी त्यही तारिखअनुसार सेन्टरमा गएर लाउँदा पनि भयो आमाहरूले बच्चाको लागि जानुपर्यो अनि हस्पिटलमा गएर बच्चाहरूलाई यसरी पोलियोबाट जोगाउन सक्छ अहिले त गभर्नमेन्टले यस्तो पोलियोको लागि फ्री अब फ्रीमा नै गभर्नमेन्ट हस्पिटल यो सब सेन्टरतिर पोलियो खुराकहरू या पोलियोको टिकाकरणहरू भइ नै रहन्छ अनि यसरी नै बच्चाहरूलाई हामी पोलियोबाट जोगाउन सक्छ